स्वास्थ्य साथी कार्ड चाहिँ मेरोमा छैन कत्ति खेप खिच्दाखेरि ए कत्तिखेप उयो गर्दा पनि कुपनै आउँदैन तिन चारखेप भइसक्यो अब त बेसी भएर होला आउँदै आउँदैन छैन स्वास्थ्य साथी कार्ड चाहिँ मेरामा